म आज कालिम्पोङदेखि सिलगढी जाँदैछु है यहाँदेखिको हो सिलगढी पुग्न कति टाइम लाग्छ होला

मतलब कति घन्टाजस्तो लाग्छ मलाई पुग्नु छ एक बजी एक बजी पुगेर मेरो इन्टरभ्यु छ बाटो पनि अलिक नराम्रो रहेछ अर्को कुनै बाटो छ जानको लागि छिट्टो पुग्नु कति टाइमहरू जस्तो लाग्छ होला त्यति एक बजी चाहिँ मलाई पुग्नु छ मेरो समय त्यति बेला हो अलिक छिट्टो पुग्ने बाटो लगिदिनु नि